र हाम्रो क्षेत्रहरूभरिमा त प्रायः प्रायैः त्यस्तो नेपाली बोल्ने छ तर कोही मान्छे यस्तो पनि छ हो हाम्रो बङ्गाली किनभने इन्डियामा पनि धेरै नेपाली बङ्गाली थुप्रो जातिहरू बस्छन् त त्यसैले गर्दाखेरि कोही मान्छे नेपाली बोल्नु जान्दैन भने उसँग ऊ को मान्छे हो होइन ऊ बङ्गाली हो कि न हिन्दी बोल्ने हो कि न इङ्लिस बोल्ने हो कि उनीहरूसँग अब मेरो इङ्लिस बङ्गाली हिन्दी साह्रै राम्रो नभए पनि मिक्स गर्दै इङ्लिस नेपाली हिन्दी सबैलाई मिक्स गर्दै उसले बुझोस् भन्ने तरिकाले चाहिँ मजाले उसलाई बुझाउँछु अन्त बुझ्छ पनि किनभने हाम्रो त्यस्तो पनि छैन कि कम्युनिकेसन भनेको जसरी पनि हामीले गर्नु सकिइहालिन्छ एउटा लाटाले त हातको इसाराले बोल्न सकिन्छ उसको कुरा त बुझिन्छ भने हामी त बोल्नसक्ने मान्छेले त जसरी पनि हामीले बुझाउन सक्छौँ उनीहरूलाई उसलाई अन्त हिन्दीहरूमा कतिवटा बर्डहरू जानेन भने पनि हिन्दीमा नजानेको नेपालीमा नेपालीमा नजानेको इङ्लिसमा इङ्लिसमा नजानेको अल्प अल्प बङ्गालीमा पनि होइन यसरी हामीले गर्न सकिन्छ उसलाई